फुलको लागि त त्यो ऊ यसमा त गार्डनमा बनाउनुको लागि त अब त्यही हो अब माटो त यो त जस्तो सुकै हो माटो चाहिँ राम्रै हुनुपर्यो यता उताबाट खोजेर बोरामा मलमट्टी गाईको मल अन्त ल्याएर चाहिँ त्यहाँदेखि चाहिँ त्यो पटमा हालेर त्यसलाई बनाएर त्यहाँदेखि चै फुल रोप्छ फुल रोपेर त्यहाँदेखि त्यसलाई चाहिँ पानी हाल्नुपऱ्यो त्यहाँदेखि मात्रै मजाले सर्छ नि त्यहाँदेखियो खोर्सानी छिट्नु पऱ्यो भने खोर्सानीको को लागि हो भने चाहिँ अब त्यसलाई चाहिँ अब त्यसलाई चाहिँ अब पुरा माटोलाई चाहिँ ढुराएर पुरा माडेर चाहिँ त्यसलाई चाहिँ ऊ यो पलङ बनाएर त्यो आदि उठाएर त्यहाँदेखि त्यसलाई उठाएर चाहिँ त्यहाँदेखि त्यो पाकेको मल पाकेको मल चाहिँ हालेर त्यहाँदेखि त्यो हालीओरिकन त्यहाँदेखि त्यहाँ माथिबाट चाहिँ बिउ छिट्नु पऱ्यो छिटेर त्यहाँदेखि चाहिँ माथिबाट माटोले एक पत्र माटोले छोपेर त्यसलाई चाहिँ अलिअलि कम्ती हलका प्रकारले चाहिँ थिच्नु पऱ्यो थिचेर त्यहाँदेखि चाहिँ थिचीओरिकन त्यहाँदेखि चाहिँ त्यो माथिबाट चाहिँ त्यो च्याङ्ले बोराले चाहिँ छोपेर चाहिँ त्यहाँदेखि चाहिँ त्यहाँ माथिबाट चाहिँ पानी हाल्नु पऱ्यो अन्त पानी हाल्नु पऱ्यो त्यहाँदेखि पानी त्यहाँदेखि त्यहाँ एक हप्तासम्म पानी हालेको हालेको गरेर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ फेरि दुई तिन दिन रेस्ट राख्नुपऱ्यो रेस्ट राखेर त्यहाँदेखि फेरि त्यसको तिन दिनको बाजीमा फेरि एक सरो पानी लगाएर चाहिँ त्यहाँदेखि चाहिँ अब ढाडियो अब यति दिनमा भने चाहिँ त्यहाँदेखि चाहिँ त्यो त्यो बोरा उठाइदिनु पऱ्यो उठाएर त्यहाँदेखि चाहिँ त्यसलाई फेरि त्यो चाम्रिन्छ त्यहाँदेखि चाहिँ माथिबाट चाहिँ पानी झन्डै कन्टिन्यू नउम्रिन्जेलसम्म चाहिँ पानी हालेको हालेकै गर्नुपऱ्यो त्यहाँदेखि चाहिँ एक हप्ता रेस्ट राख्नुपऱ्यो त्यति हो